पश्चिम बङ्गालमा मनाउने दसैँ भयो तिहारमा देउसे भैलोहरू भयो देउसे भैलो खेल्छौँ तिनीहरू मनाउछौँ चाडबाडमा उयो भयो बुद्ध जयन्ती यिनीहरू मनाउछौँ पश्चिम बङ्गालमा चाहिँ सबभन्दा मनाउने चाहिँ देउसे भैलो हो सबभन्दा रमाइलो गर्ने रमाइलो हुने देउसे भैलो खेल्छौँ दार्जिलिङ डिस्ट्रिक्टमा चाहिँ बेसी जस्तो देउसे भैलो मनाउछौँ हामीहरू राम्रो लाग्छ त्यो कल्चर चाहिँ मन पर्छ त्यो मनाउछौँ त्यो रमाइलो लाग्छ अरू चिज पनि ठिकै छ दसैँ दसैँ दुर्गा पूजाको बेला पनि घुम्न फिर्न खाना पिना रमाइलो हुन्छ त्यो पनि तर बेसी जस्तो चाहिँ देउसे भैलोमा हुन्छ रमाइलो